हामीले हाम्रो यो छेउको बजारमा स्थानीय बजारमा खेती उत्पादकहरू गर्छ पुऱ्याउनुमा जनतालाई सामान ढङ्गले अप्ठ्यारो छलफल त्यो चाहिँ के हो भने चाहिँ जब हामीले अब आफ्नो खेती बालीमा उत्पादन गर्न उत्पन्न गर्ने सामानहरू चाहिँ के के हो भने अब सब्जीहरू हुन्छ खोर्सानी साग र तपाईँको अरू सामान अदुवा उयेस हुन्छ त्यो पुऱ्याउ बजारसम्म पुऱ्याउनको निम्ति हामीलाई चाहिँ धेरै अप्ठ्यारो सामना गर्नुपर्छ किनकि जस्तै अब बाटो लामो कोही बेला पानी पर्छ पानीले बाटो रोक्छ अनि त्यति मात्र होइन कोही बेला गाडी पाउनु मुस्किल गाडी भाडा महँगो पर्छ त्यसैले हामीलाई धेरै अप्ठ्यारो पर्छ त्यति मात्र होइन गाडीको बाटो राम्रो छैन अब अप्ठ्यारो छ गाडीको बाटो त्यसैले अब भनेको जग्गा भनेको टाइममा पुग्न सक्दैन र अब कोही बेला बाटोको यात्राको अब भाडा गाडी भाडा अथवा अरू सामानहरू कोही बेला बिग्रिन्छ कुहिन्छ त्यसले गर्दा चाहिँ हामीलाई धेरै घाटा पर्छ अनि त्यति मात्र होइन अरू पनि समस्याहरू छन् जस्तै अब कोही जग्गा गाडी बाटो छैन उनीहरू हिँडेर आउनुपर्छ त्यसैले अब बोकेर आउनु पऱ्यो बोक्दाखेरि जिउ थाक्छ बिसाउँदै हिँड्नु पऱ्यो टाइममा पुग्न सक्दैन त्यसैले अनि अरू यस्तै सामानहरू कुहिने सामानहरू हुन्छ कुहिने सामानले गर्दा चाहिँ हामीलाई धेरै घाटा पर्छ अनि बजारमा ल्याए ल्यायो कोही बेला बिक्दैन कोही बेला के हुन्छ अनि त्यसबाट धेरै अब किनभने लसहरू अथवा अब त्यस कुराबाट चाहिँ हामी फाइदा लिनु सक्दैन त्यति मात्र होइन त्यति मात्र होइन अरू पनि छ जस्तै जस्तै जब हामी आफ्नो बारीमा आफ्नो बारीमा जुन कुरा हामीले अब उत्पन्न गरेर आफ्नो बजारतर्फ लाग्छ त्यति बेला आफ्नो बजारतर्फ लाग्दा तब पनि हामीले धेरै कुराहरू छोड्न पर्छ किनकि अब धेरै कुराहरू यो साग सब्जी हरियो परियो त प्रायः कुहिने नै हुन्छ त्यसले गर्दा चाहिँ हामीले धेरै बेफाइदा भएको चाहिँ हामीलाई अलिक महसुस हुन्छ किनकि अब कोही बेला आफ्नो जग्गाबाट जुन रेटमा हामीले उठाउँछ त्यो रेटको आफ्नो बजारतर्फ गएर घटिन सक्छ त्यसैले गर्दा त्यसमा पनि लस हुन्छ हामीलाई अनि त्यति मात्र होइन गाडीमा कोही बेला गाडी रिजर्भ गर्नुपऱ्यो त्यसको लागि अब एक्लैले सक्तैन धेरै मान्छे आफ्नो धेरै मान्छेहरू मिलेर मात्र गर्न सक्छ त्यो रिजर्भ अनि त्यति मात्र होइन बजारसम्मन पुऱ्याउँदासम्म के के अब समस्याहरू हामीले झेल्नु पर्छ भने चाहिँ एउटा त कोही बेला ढिलो हिँडाइ हुन्छ गाडी बिग्रिन्छ गाडी बनाउँदा अनि त्यो गाडीको फिस दिँदा अनि बाटोमा खाजा खाँदा अनि त्यो जग्गामा पुगिन्जेलसम्म धेरै समस्या कोही बेला बाटो अप्ठ्यारो हुन्छ कोही बेला एक्सिडेन्ट हुन सक्छ एक्सिडेन्ट हुनु सक्छ कोही बेला के हुनु सक्छ अनि धेरै सामनाहरू चाहिँ हामीले फेस गर्नु पऱ्यो त्यति मात्र होइन बजार पुगेर हामी आफ्नो जुन ठाउँमा हामी बसेर अब त्यो सामानलाई बेच्नुपर्छ त्यो जग्गा पनि पाउँदैन त्यो जग्गा हामीले पाउनको निम्ति धेरै सङ्घर्ष गर्नुपर्छ कोही बेला पैसा तिर्नु पऱ्यो कोही बेला जग्गा हुँदैन त्यो जग्गालाई पाउनको निम्ति हामीलाई चाँडै हिँड्नु पऱ्यो त्यसको लागि हामीलाई गाडीको आवश्यकता हुन्छ अनि त्यो गाडी मिलाउनु पऱ्यो त्यसपछि त्यो सामान हालेर गाडीदेखि लानु पऱ्यो त्यो गाडी बाटोमा जाँदा बिग्रिन्छ त्यो बिग्रिएपछि त्यसमा टाइम जान्छ टाइम गएपछि अब ढिलो हुन्छै हुन्छ पुग्ने जग्गामा त्यसैले हामीलाई चाहिँ एकदमै अब समस्या हुन्छ आफ्नो जग्गामा पुग्नको निम्ति त्यसैले जनताले यो सामना गर्ने अप्ठ्यारोबारे छलफल गर्नु पर्दा चाहिँ यो हेलो यो समस्याहरू हामीले सामना गर्नुपर्छ त्यति मात्र होइन धेरै समस्याहरू हामीले सामना गर्नुपर्छ अनि समस्या भन्दा कोही बेला त्यो सामान लगेको बिक्री हुँदैन त्यो सामान फर्काउनु फर्काउँदा अनि अथवा अरू कुहिने सामानहरू कुहिन्छ अनि त्यो कुहिएको सामान केही काममा लाग्दैन त्यसरी त्यो कुहिएको सामानलाई फ्याक्नुपर्छ त्यसैले हामीलाई धेरै सामना गर्नुपर्छ धन्यवाद यो चाहिँ मेरो एक्सपिरियन्स अथवा मेरो अनुभव छलफल गरेको